बिहेमा मानिसहरूले बुहारीलाई धेरै उपहारहरू दिन्छन् कतिपय मानिसहरूले प्लेटहरू दिने गर्छन् भाँडाकुँडा आइत्यादि कुराहरू दिने गर्छन् भने कत्तिजना मानिसहरूले बेहु बुहारीलाई सुनहरू दिने गर्दछन् घरमा चाहिने सामनहरू दिने गर्दछन् अनि साथ साथै त्यति उपहारहरू मात्र नभएर मानिसहरूले उहाँहरूलाई भनौँ भने बुहारीलाई आशीर्वादहरू पनि दिने गर्दछन् र बुहारीलाई चाहिने कुराहरू दिनेछन् घर चलउनुमा उनीहरूलाई सहयोग हुने धेरै राम्रा राम्रा सामग्रीहरू दिने गर्दछन् उपहारमा